मेरो बाल्यकालमा चाहिँ म आफ्नै गाउँको स्कुल पढ्ने गर्थेँ त्यसमा चाहिँ अब रेली खोलातिर माछाहरू मार्नु गइन्थ्यो कोहीबेला कोहीबेला जङ्गलतिर पसिन्थ्यो सिकार खेल्नु ए बाल्यकालमा त्यस्तै भएर बित्यो पिछाडि अब ठुलो स्कुल कलेजहरू पढ्दाखेरि चाहिँअब स्कुलबाट एक्सकर्सन लाने गर्थ्यो कफेरको जङ्गलमा कतिवचा त्याँनिर औषधीमुलक उद्भिदहरू चिनाउनलाई त्यसरी कफेरको जङगलहरू घुम्यो यसरी नै कलकत्ताको जूमा पनि लगेका थिए टिचरहरूले हामीलाई त्यहाँनिर जादाँखेरि पनि अब त्यो जूमा धेरै प्रकारको पशुप्राणीहरू हाम्रो गुरुहरूले गुरुजनहरूले चिनाउनु भएको थियो यसरी नै दार्जिलिङको बोटानिकल गार्डनमा पनि लगेका थिए यसरी नै घुम्ने गर्थ्यौँ बाल्य अवस्थामा कलेजको समयमा र एक प्रकारको रमाइलो नै थियो त्यतिबेला पनि राम्रै लाग्थ्यो हामी हाँसीखुसी नै थियौँ स्कुल कलेजको लाइफ त अब गोल्डन लाइफ भन्छ त्यही अनुसारले नै बितेको थियो राम्रै लागेको थियो यही अब त्यस्तै कुरो भएरै अब बाल्यकाल र कलेज लाइफ चाहिँ बित्यो